मैले त्यो के भन्छ यो विचरा त्यो उसमा त क्लबहरूमा त त्यस्तो पढाइ पुस्तकको पढ्ने क्लबहरूमा त म सामेल त छुइनँ तर मेरो अब पेसा एउटा शिक्षक शिक्षिका भएको कारणले गर्दाखेरि मैले अब क्लास नर्सरीदेखिकै क्लास फाइभसम्मको किताबहरू धेरै किताबहरू पढाउनुपर्छ मैले उनीहरूलाई पढाएर बुझाउनुपर्ने हुन्छ नेपाली इभिएस साइन्स किताबहरू मैले पढाउँछु पढाउँ तिनीहरूलाई पढाउँछु अनि पढाउँदाखेरि चाहिँ अब प्रायःजस्तो नानीहरूको किताब कित किताब कथा कवितामा

विचार उत्तेजकहरू यही हुन्छ त्यसमा अन्त त्योहरू पहिला म आफू पढ्छु अनि त्यहाँदेखिको तिनीहरूलाई तिनीहरूलाई सिकाउँछु त्यसको बारेमा बताउँछु बताउनुपर्ने हुन्छ मेरो आ मेरो मैले मेरो यो यो भनेर त थाहा छैन मलाई यो अब कुन कुन पढाउँछ पढाउँछ कि मेरो यो डेलीको रुटिनै त्यही हुन्छ उनीहरूलाई पढाउनुपर्ने तर अब धेरै पुस्तकहरू नपढे पनि उनीहरूको किताबहरू चाहिँ मैले क्लास नर्सरीदेखि अब क्लास फाइभसम्मको किताबहरू पढाएर उनीहरूलाई बुझाउने त्यो बारेमा उनीहरूलाई भन्ने चाहिँ गरिरहेको छु